हजुर हजुर हजुर हजुर हजुर सोध्नुहोस् न

ए अहिलेको फिलहालको यो सोसियल मिडियाको इम्प्याकटहरू भन्नुभएको हजुर अब यस्तो हुन्छ नि कुनै पनि कुराको अब होइन दुई पक्षै हुन्छ नि एउटा सकारात्मकै हुन्छ प्रभाव एउटा नकारा नकरात्मकै प्रभाव हुन्छ हो जस्तै अब यो सोसियल मिडियालाई लिनु पर्दा चाहिँ अब अहिले फिल अस्ति भर्खरै भन्दा पनि अब दुई तिन बर्ष अगाडि कोरोना भएको थियो होइन कोभिड भएर अब सबै संसारै संसारैभरि कोरोना फैलिएको थियो र त्यति बेलाको समयमा चाहिँ सोसियल मिडियाले अब हाम्रो यो जुन चाहिँ एजुकेसन सिस्टम थियो त्यसलाई चाहिँ धेरै नै अब सहयोग गरेको थियो किनभने सबै अब स्कुलहरू युनिभर्सिटी कलेजहरू सबै बन्द भएको थियो अब मानिसहरू पनि एकअर्काको सम्पर्कमा आउनु सकेको थिएन र त्यति बेला चाहिँ यो सोसियल मिडियाको प्लाटफर्मबाट होइन यो सोसियल अब सोसियल मिडियाको माध्यमबाट चाहिँ क्लासहरू गराउने उयो भइरहेको थियो सिलसिला चलिरहेको थियो अन्त कस्तो भन्दा क्लासहरू कसरी भयो भन्दा जुन चाहिँ यो वाट्सएपमा वाट्सएपमा ग्रुपहरू बनाएर अब भिडियो कलहरू गरेर है अन्त वाट्सएपमै नोट्सहरू दिएर जुन चाहिँ यो पिडिएफ फर्ममा नोट्सहरू दियो है यसरी नोट्सहरू बनायो अन्त यो प्रायः कलेज स्कुलहरूले चाहिँ के गऱ्यो भन्दा गुगलमिटमा गएर होइन गुगलमिटमा गएर अन्त गुगलमिटको गुगलमिट एउटा एप हुन्छ त्यसको सहायताले चाहिँ क्लास गरायो अन्त त्यसरी गर्दा चाहिँ अब स्कुलहरू अब स्कुलहरूमा त्यो क्लासहरू बन भएन हो चलिरह्यो यसैले अब यो शिक्षा सम्बन्धी अब कुराहरू चाहिँ अब चलिरह्यो है अन्त फेरि त्यसमा अब एउटा नकारात्मक प्रभाव पनि छ किनभने अब अब यो स्कुल सबै अब युनिभर्सिटी कलेजहरूले अब अनलाइन क्लासेस् त सुरु गऱ्यो तर अब सबैको घरमा अब सबैकोमा फोनहरू हुँदैन अब प्रत्येक नानीहरूलाई नै अब फोनहरू दिन पर्ने भयो होइन त्यसैले गर्दा चाहिँ अब के भने सानो सानो नानीहरूले पनि फोन चलाउनु अब बाध्य भयो होइन बाध्य भयो अब घरमा आमा बाउहरूले पनि अब उनीहरूलाई फोन किनिदिने पर्ने दरकार पऱ्यो र त्यसैले गर्दा अब कति पय आमा परिवारमा चाहिँ अब आमा बाबाहरूमा त्यति पैसा पनि हुन्थेन तर पनि उनीहरूले दुःख गरेर नै फोन किनिदिनु पऱ्यो र त्यसमा धेरै समस्या आयो अब फोन त किनिदियो फोन किनिसकेपछि के भयो भने नानीहरू प्रायः फोनमै व्यस्त अब उनीहरू भन्छ सधैँ अब अनलाइन क्लास गर्नुपर्छ भनेर अब एकान्तमा बस्ने अन्त त्यति बेला अब सायद क्लासै गर्दैछ कि बा अरू यो अब धेरै छ अब यो सोसियल यो साइट्सहरू जस्तै अब यो के भन्छ नेपालीमा सामाजिक सञ्जाल भन्छ होला होइन यो जस्तै फेसबुक वाट्सएप ट्विटर त्यस्तो अब धेरै छ अब धेरै त्यस्तो साइट्सहरू छ त्योहरू चलाउनुमा नानीहरू व्यस्त पनि भए अब अहिले अब अहिले तपाईँलाई पनि यादै छ जहाँ पनि हेर्नुहोस् नानीहरू सबै आफ्नो घरकै अब कुरा गर्नु गरौँ न है एउटा परिवारमै अब बल्ल बल्ल नानीहरू छुट्टी भएर आउँछ तर उनीहरू के गर्छ भने अब आमा पनि आफ्नै फोनमा व्यस्त बाउ पनि आफ्नै फोनमा व्यस्त छोरा नानी अब छोरा छोरी पनि आफ्नै फोनमा व्यस्त त्यो भएर चाहिँ के भयो भन्दा अब घर घरभित्रको सरसल्लाहरू पनि आजकल त्यति हुँदैन अन्त त्यस्तो भयो अन्त अर्को कुरा अब नानीहरूले अहिले बेसी फोनमै व्यस्त भएर जुन चाहिँ अब अरू खेलहरू छ जुन चाहिँ अब हामी बाहिरको खेल भन्छौँ जस्तै फुटबल क्रिकेट अन्त अरू अब ब्याटमिन्टन टेनिस है त्यस्तो अन्य जुन चाहिँ अब फिजिकल एक्सरसाईज हुन्छ त्यो खेलहरू प्रायः खेल्न छोडिसकेको छ र अहिलेको नानीहरू प्रायः अब यो जुन चाहिँ यो टिकटक रिल्सहरू बनाउनु यो युट्युबमा भिडियोहरू बनाउनुमै उनीहरू धेरै रुचि लिन्छ त्यसै कारण अब त्यसले गर्दा स्वास्थ्यमा पनि निकै नै प्रभाव परेको छ अब नकारात्मक प्रभाव नै भन्छु म नकारात्मक प्रभाव नै परेको छ र त्यस्तै हो अरू धेरै कुराहरू छ त्यो त अब म सबै अहिले भन्नु सक्दिनँ है यति भन्दा हुन्छ होला

ए हजुर हजुर हुन्छ अरूलाई पनि सोधेर है यता अलिक थपथाप यता थप थपेर उता थपेर लेख्नुहोस् न हजुर हजुर हुन्छ हुन्छ धन्यवाद